ए तपाईँहरूको मेनुमा के के पाइन्छ हजुर

ए ऊ यो छ ब्ल्याक सेक चाहिँ छैन ब्ल्याक सेक चाहिँ छैन ए हजुर प्राइस चाहिँ कति छ ए त्यो गरिदिनुहोस् न अनि सुन्नुहोस् न तपाईँहरूको क्याफे त निक्कै अब चलेको छ है तपाईँहरू क्याफेको नाम त के पो ए हङ्गर हट झन् अहिले निक्कै चलेको देखेको थिएँ है अनि त तपाईँले आज आफैँ मैले खानु पनि पाउँदैछु होइन अनि त तपाईँहरू चाहिँ यहाँसम्मन् तपाईँहरूको कामयाबी पुग् कसरी चाहिँ तपाईँहरू पुग्नुभयो अनि तपाईँहरूले कहिले चाहिँ यो खोल्नु इस्टाब्लिस चाहिँ कहिले गर्नुभएको हजुर

हजुर हजुर हजुर हजुर

हजुर हजुर

ए हजुर तपाईँहरू नाइट तपाईँहरू नाइटमा पनि खोल्नुहुन्छ तपाईँहरू नि नाइटमा पनि खोल्नुहुन्छ होइन तपाईँहरू क्याफे नि नाइ नाइटमा पनि खोल्नहुन्छ नाइटमा पनि

ए तपाईँहरूलाई यसमा कति बेनिफिट छ ए हजुर तपाईँहरूलाई यो कोरोनाको टाइममा त पुरा लसेस भयो होला नि है ए हजुर ए हजुर ए हजुर हजुर अनि तपाईँहरूले त पुरा बिजी हुनुहुन्छ होला है कस्टमर भक्कु हुँदोरहेछ यहाँ मैले आँखाले पनि देखेँ है अनि त तपाईँहरू अब मतलब कस्टमरलाई तपाईँहरू कोही बेला पैसाहरू लिनु बिर्सिनुभयो भने तपाईँहरू के गर्नुहुन्छ होला

हजुर अनि त तपाईँहरूलाई टिप्स चाहिँ कस्तो राम्रै टिप्स कस्टमरहरूको बाट

ए दाइ म त तपाईँको शुभ नाम चाहिँ ए अनि तपाईँले चाहिँ यो चाहिँ एक्लै बिजनेस निकाल्नुभएको हो कि तपाईँलाई कसैले हेल्प गर्ने थियो

ए हजुर

ए तपाईँहरूको भनेपछि फ्यामिली बिजनेस है ए हुन्छ म्याम थ्याङ्क यु हुन्छ तपाईँले यस्तो जानकारी दिनुभयो अनि त थ्याङ्क यु यसको लागि है तपाईँको बिजनेस अझै बढेर जाओस् हुन्छ थ्याङ्क यु हुन्छ